दार्जिलिङ जिल्लामा अब है मुख्य रूपमा हेर्नु भयो हेर्नु पर्यो भने चाहिँ नेपाली जातिहरू नै देखिन्छन् बेसी है र नेपाली जातिमा पनि धेरै धेरै जनजातिहरू छन् थुप्रै ट्राइब्सहरू छन् नेपाली ग्रुप नेपाली नेपाली भाषी बोल्ने नेपाली जाति जनजातिमा पनि र यी यिनीहरू मध्ये चाहिँ अब दार्जिलिङमा तपाईँले मेजोरली पाउनु हुनेहरू चाहिँ छेत्री लेप्चा है गुरुङ नेपाली जातिकै सबै सबै कास्ट कास्टका अथवा सबै ट्राइब्सका मान्छेहरू भेट्नु हुन्छ राई लिम्बू सबै भेट्नु हुन्छ र उनीहरूको एउटै यसै रहन सहनहरू पनि सबै है एकै साथमा घुलमिल आपसमा घुलमिलेर बसेका छन् अब हुनु त केही केही असमानता भए पनि है सबैजना एकसमानमै बस्ने गर बसो बसोबासो गर्ने गर्छन् र सबैजना एकदम मिलेरै बसोबासो गर्छन् र त्यहाँ उनी यी नेपाली जाति छोडेर है कति व्यापारीहरू व्यापारको रूपमा व्यापारी हरू आउँछन् है बिहारीमा बिहारी माडबारीहरू र उनीहरू पनि सबैजना मिलेरै एकदम मजाले मिलेरै बसोबासो गर्ने तथा अब भन्नु पर्दाखेरि चाहिँ एक अर्कासँग वार्तालाप गर्दाखेरि चाहिँ प्रायः नेपाली भाषा नै सबैले इस्तमाल गरेको अथवा युज गरेको चाहिँ हामी देख्न सक्छौँ र हाम्रो क्षेत्रमा पाउने कुनै पनि जनजाति भन्दाखेरि चाहिँ मेन विशेष गरी चाहिँ लेप्चा नै हुन् है लेप्चाहरूको उनीहरूको उनीहरूको बारेमा चाहिँ अब अलिकति भए पनि उनीहरूको अब के भनौँ बसोबासो रहन सहन अलिकति अर्कै नै भए पनि उनीहरूको अब ड्रेसिङ्हरू लुगा लगाउने अथवा उनीहरूको कल्चरल लुगाहरू अनि सबैको हुनु त आफ्नो आफ्नै हुन्छ र पनि उनीहरूको चाहिँ अलिक है गुम्बामा गएर उनीहरूले बक्खुहरू बक्खुहरू लगाउने गर्छन् र उनीहरूको आफ्नो ल्याङ्गवेज हुन्छन् र त्यो चाहिँ मलाई राम्रो लाग्छ र र हाममाम मेरो आफ्नो जिल्ला र वरिपरिको भाषामा चाहिँ परिवर्तन चाहिँ खासै त्यस्तो केही देखेको छैन है अब जे जति भए पनि प्रायः नेपाली नै बोल्ने गर्छ हो अब बाहिरको मान्छेहरू आएर बस्नु बस्नु हुँदैखेरि चाहिँ है प्रायः बाहिरको मान्छेहरूले आफ्नो ल्याङ्गवेजलाई आफ्नो मातृभाषा नबोलेर चाहिँ है मान्छेसँग चाहिँ त्यो जगाको चाहिँ त्यो जगामा चाहिँ कमनली बोल्ने भाषाहरू चाहिँ युज गरेको चाहिँ मैले देखेको छु जस्तै अब कुनै पनि तपाईँले कुनै पनि जगामा जस्तै कि दार्जिलिङमा जानु भयो भने अब दार्जिलिङमा थुप्रै ट्राइबको मान्छेहरू बस्नु हुन्छ नि तर अब उनीहरूले आफ् आफ्नो भाषा बोल्नु भयो भने त अब उनीहरूलाई त अबो त्यो कम्युनिकेट गर्नुको लागि त निकै अप्ठ्यारो पर्छ है वार्तालाप गर्नु मान्छेहरूसँग बातचित गर्नु चाहिँ निकै अप्ठ्यारो पर्छ र सबैले नै प्रायः त कमनली नै अब त्यही नेपाली नै युज गर्यो भने त त्यस्तै अब जगा अनुसारको उनीहरूले बोल्नु पर्ने हुन्छ त्यस्तै हो